हाम्रो घरमा शौचालय छ अब शौचालय भएको धैरै फाइदा छ शौचालय अब भयो भने चाहिँ बिमारीहरू हुँदैन गन्दगी फैँलिदैन अन्त पानी पर्दा घाम लाग्दा सुविस्ता हुन्छ बाहिर जानु परेन अन्त अब कसैको घरमा शौचालय छैन भने चाहिँ होइन अब कतै बाहिर जानुपर्यो त्यसको लागि अन्त ल लाज हुन सक्छ अन्त बिमारी फैँलिन्छ ग गन्दगी हुन्छ बाहिर होइन तर यस्तो अब सबै कुरा हेर्दाखेरि चाहिँ अब शौचालय भएकै राम्रो हो